मैले आफ्नो परिवारको लागि बनाएको केही स्वास्थ्यको लागि खानाहरू चाहिँ त्यही तपाईँको बिटरुट र गाजरको झोल एकदम पुरै पानी हालेर चाहिँ झोल बनाएर खुवाएको छु र तपाईँको ज्वानो बिरेनुन रयालेर पानीमा घोलेर त्यसको जुस र त्यसै गरी लोकल कुखुरा खसीको खुट्टाको झोलहरू र त्यही मिक्स भेज त्यही आदि त्यस्तै बनाएर खुवाएको छु परिवारलाई र कोही कोही बेला प्रेसर डाउनहरू भएको बेला तपाईँको करेला फ्राई गरेर त्यति त्यस्तै चिजहरू सुपहरू धेरै खुवाउने गर्दछु बिमार भएको बेला स्वास्थ्यको लागि